हजुर तपाईँ कोमल म्याम बोल्नु भएको

म त अहिले क्लासमा छु क्लास बाहिर अहिले टिफिनमा हजुर ए हजुर हजुर भन्नुहोस् न म्याम हजुर ए हजुर

हजुर ए ए हजुर म्याम त्यसको लागि एउटा हामी टिर्चस मिटिङै राखौँ न त सबैको सल्लाह बुझौ रिपब्लिक डे त मनाउनु पर्ने हो किनभने कति वर्षदेखिको त्यस्तो राम्रोसँगले मनाई भन्दै आएको पनि थियौँ यसपालि मनाउन त धुमधामले टिचर्सलाई पनि टिचर्सको पनि प्रोग्राम गा गाभौँ सँगसँगै धेरै अब कतिवटा नानीहरूको लागि नयाँ नयाँ एक्टिविटीहरूलाई पनि हामी जोडेर कतिपय अब के गर्नु पर्ने कुराहरू बारे पनि हामीले मिटिङमै सरसल्लाह गरौँ न

हजुर हजुर हजुर हजुर गराउन त्यस्तो गऱ्यो भने राम्रो पनि देखिन्छ पनि राम्रो पनि अब नौलो पनि हुन्छ अनि सँगसँगै तपाईँले गीतको र डान्सको भागको कुरा गर्न पर्दाखेरि चाहिँ डान्समा चाहिँ हामी निता प्रधान म्यामलाई राखौँ न किनभने वहाँले एकदमै अब राम्रो प्रकारले नै डान्सहरू गर्नु पनि हुन्छ अनि त्यसै वहाँ डान्सको टिचर पनि हुनुहुन्छ सँगसँगै हजुर म्युजिक हजुर ए हजर हुन्छ नि म त्यसो भए ड्रामाको स्क्रिप्टहरू म लेखिदिन्छु नि ड्रामाको भार म लिइदिन्छु तपाईँ चाहिँ अब म्युजिकको भार लिनुहोस् न तपाईँ म्युजिकको टिचर हुनुहुन्छ एकदमै

हजुर म्याम भोलि हजुर भोलि क्लास पछि हाम्रो क्लास सकिन्छ तिन बजीतिर चार बजी तिन या साढे तिन बजीदेखि हामी चाहिँ सबै टिचरहरू भेला भएर सल्लाह सरसल्लाह गरौँ न त है कति पैसा उठाउनु पर्ने हो को कसलाई के भार दिनुपर्ने हो भन्ने कुरा बारे सल्लाह सल्लाह गरौँ न

ए हजर हुन्छ म्याम भोलि उ यो गरौँ न हजुर ए हजर हुन्छ म्याम हुन्छ